मलाई एपहरूमध्ये स्टेट ब्याङ्कको योनो एसबिआई भन्ने एप असाध्यै मनपर्छ त्यसले मेरो ब्याङ्क खाताको विवरण डेली दैनिकमा दैनिक रूपले हेर्न सक्ने सक्छु र मेरो खातामा क जमा राशि कति छ कति खर्च गरेँ कता कता पैसा पठाएँ कताबाट पैसा आयो यी सब विवरण म प्रत्येक दिन आफ्नै फोनबाट कतै नगई हेर्न सक्छु त्यसै कारणले मलाई यो फेस स्टेट ब्याङ्कको एप असाध्यै मन पर्छ साथ साथै मलाई वाट्सएप वाट्सएप एप असाध्यै मन पर्छ किनभने वाट्सएपको माध्यमबाट हामीले जति पनि हाम्रो साथीहरू छ जति पनि हाम्रो परिवार को सदस्यहरू छ अनि त्यो टाडोमा छ भेट्न असफल छ है डेली भेट्न सक्दैनन् साझ जस्तै साथीहरू स्कुल सकिएर अन्य जग्गामा गएर काम गरिरहेका छन् कसै देश छोडेर बाहिर देशतिर गएर काम गरिरहेका छन् कोही आफन्तहरू धेरै टाडामा बस्छन् यी सब यो एपले जतिपनि हाम्रो साथीहरू आफ्नो आफन्त जति पनि चिन जानको मानिसहरूसँग चाहिँ जति पनि टाडामा भयो भने पनि यो एपले चाहिँ एक अर्कामा चाहिँ वार्तालाप गराउँछ यो एउटा माध्यम हो जुन चाहिँ माध्यमले चाहिँ हामी सबैजना चाहिँ सधैँ दैनिक रूपले नै हामी वार्तालाप गर्न सक्छौँ त्यसै कारण मलाई यो एप असाध्यै मन पर्छ यो आप एपको माध्यमबाट हामीले भिडियो कल गरेर फेस टू फेस उहाँको अनुहार हेरे हेर्दै बात गर्नु सक्छौँ उहाँले पनि मेरो अनुहार हेर्न सक्नुहुनेछ र यस्तो है सुविधाहरू यस एपले दिएको हुनाले मलाई यो एप असाध्यै मनपर्छ साथ साथै अहिले घडी यो एपमा युपिआई को सुविधा पनि दिएको छ यो एपको माध्यमबाट हामीले कसैलाई पैसा पनि पठाउन सक्छौँ कसैकोबाट पैसा हामीले रिसिभ पनि गर्न सक्छौँ यो सुविधाहरू दिएको हुनाले मलाई यो व्हाट्सएप एप असाध्यै मन पर्छ साथ साथै मलाई मनपर्ने एपहरूमा अर्को एप छ तपाईँको फेसबुक फेसबुक किन मन पर्छ भने हामी दैनिक रूपले काम गरेर धेरै काममा व्यस्त हुन्छौँ है हाम्रो शरीरहरू थकित हुन्छ शरीर साथ साथै हाम्रो दिमाग है दिमाग पनि थकित हुन्छ र फेसबुक एपमा के हुन्छ भने यसो फेसबुक एप हामीले खोलेर हेर्दा कोही साथीहरू कहाँ घुमिरहेको फोटो हालिरहेको हुन्छ है कसैले बिहा गरेको कसैले घुमेको कसैले बर्थडे गरेको कसैले साथी भाइ भेटेको यस्तो भिडियो फोटोजहरू त्यहाँ हालेको हुन्छ त्यो सब हामीले हेर्न पाउँदा कतै न कतै हाम्रो अलिकिती भए नि दिमागलाई रिल्याक्स फिल गराउँछ जति पनि हाम्रो त्यो दैनिक कामको भारहरू स्ट्रेसहरूले जति पनि हाम्रो दिमागलाई जोड दिइरहेको हुन्छ एकदम दिमाग भारी भइरहेको हुन्छ त्यो चिजहरूबाट चाहिँ दिमाकलाई हलुका गराउँछ है कसैको हेर बिहे भइरहेको फोटो हेर्दा आफूलाई नि खुसी लाग्छ है उहाँको बिहे भएछ एउटा जानकारी पनि पाइन्छ है कसले के गर्दै रहेछ कसले कसलाई कोसँग बिहे गरेछ कसले कहाँ घर बनाएछ को कहाँ अहिले रहेछ मतलब हरेक व्यक्तिको आफूले चिनेको जानेको साथ साथै अपरिचित व्यक्तिहरूको पनि है उहाँको डेली दैनिक रूपमा उहाँहरूले के गर्दैछ कसो गर्दैछ यी विस्तृत रूपमा हामीले जान्न सक्छौँ यसै कारण यो एप पनि मलाई धेरै राम्रो लाग्छ साथ साथै अन्य एपहरूमा हाम्रो अफिस वर्डस अफिस वर्डस भन्ने एप छ यो पनि मलाई धेरै मन पर्छ किनकि हामीले फोनबाट नै धेरैवटा एप्लिकेसन् चिठीहरू अफिसमा पठाउने चिठी साथीलाई पठाउने चिठी धेरै प्रकारको चिठीहरू है धेरै प्रकारको डाटाहरू हामीले लेखेर सेभ गर्न सक्छौँ लेखेर इ मेल गर्न सक्छौँ कसैले पठाएको छ भने त्यसलाई हेर्न सक्छौँ यी सुविधाहरू छ यो एपमा त्यसै कारण मलाई यो एप पनि धेरै असाध्यै मन पर्छ साथ साथै डिजिलकर एप जो भारत सरकारले को पक्षबाट बनाइएको छ डिजिलकर जहाँ हाम्रो सर्टिफिकेट भोटर कार्ड आधार कार्ड पेन कार्ड ड्राइभिङ लाइसेन्स स्कुल सर्टिफिकेट जमिन कागज इत्यादि कागजहरू चाहिँ हामीले डिजिटल्ली चाहिँ त्यहीँभित्र राख्न सक्छौँ किनभने हामीले प्रत्येक समय प्रत्येक दिन यी सर्टिफिकेटहरू आफ्नो साथमा लिएर यता उता हिँड्न सक्दैनौँ यो एपको माध्यमबाट हामीलाई के मदद मदद मिल्छ भने के हेल्प हुन्छ भने कतै घरदेखि बाहिर हुँदा मलाई कुनै पनि डकुमेन्टको आवश्यकता पऱ्यो भने मैले यस एपबाट निकालेर त्यो डकुमेन्ट कसलाई बुझाउनु पर्ने हो कहाँ देखाउनु पर्ने हो त्यो सुविधाहरू पाउँछु आफ्नो काम बनाउन सक्छौँ आफूले आफ्नो सर्टिफिकेट डकमेन्टहरू साथमा बोकेर बोकेर हिडिरहनु परेन यसै कारण मलाई यो एप एकदमै मन पर्छ र यी एपहरू म डेली लाइफमा युज गर्छु जो मेरो डेली लाइफमा युज भइरहन् भइरहने एपहरू यी हो यो एपहरूले चै मलाई धेरै हेल्प पनि गर्छ मलाई मन पनि पर्छ र यो एपहरू म दैनिक रूपमा नै यस्को उपभोग गरिरहेको हुन्छु